हेलो सयपत्री फुल पहेँलो अनि यल्लोमा छ ओरेन्जमा छ तिनवटा कलरमा हुन्छ म पठाइदिन्छु नि

अहिले अब अरूलाई त अलिक महँगै छ तपाईँलाई मिलाएर दिइहाल्छु नि कति लानुहुन्छ ए हुन्छ हुन्छ कहिले चाहिएको तपाईँलाई हजुर हजुर हजुर हजुर हजुर छ छ छ सबै छ तुलसीको बिरुवा छ हो स्नेक फुलहरू छ

हजुर हजुर हजुर हुन्छ म पठाइदिन्छु नि कति कति चाहिने तपाईँले त्यो चाहिँ भन्नुहोस् न हजुर हजुर हजुर अन्त तुलसीको पनि छ है बिरुवा बाबरी छ त्यो पनि चाहियो भने भन्नुहोस् ल हजुर छ छ छ त हजुर हजुर

हजुर हजुर छ छ सबै छ कति चाहिन्छ म मिलाएर पठाइदिन्छु नि भन्नुहोस् न हामी म अब यो अहिले चाहिँ त्यही हो सयपत्री मखमली गोदावरी हो अन्त अहिले त यस्तैको सिजन छ नि यही गाछ बिरुवामा पिपल बर अन्त तुलसीको बोट बाबरी त्यस्तै छ सिजन हिउँदमा चाहिँ अर्कै खालको मखमली सिजन अस्ति यो जुन असारको उयो उयो भन्छ नाम नआएको हेर्नु नि जलधारी उयो हजुर असारमा यही हो सिजन अहिले राख्यो त्यहाँदेखि अब कात्तिकतिर फुल्छ कात्तिक भनेको अक्टोबर नभेम्बरतिर हजुर हजुर अन्त एकैचोटि हो हजुर ए हुन्छ हुन्छ हुन्छ त्यही टाइममा हो हुन्छ अब फेरि फेरि बात मारौँ न ल अहिले अब फेरि म अलिक उयो छ कि हुन्छ राखेँ है ल हुन्छ